यहाँनिर अर्को प्रश्न गरेको रहेछ है कि तपाईँको क्षेत्रमा प्रचलित प्रमुख धर्महरू के के हुन् र हाम्रो क्षेत्रमा प्रचलित त के भनौँ है धर्महरू बेसी फैलिएर अथवा बेसी मात्रामा हाम्रो क्षेत्रमा चाहिँ कुन चाहिँ धर्म पाइन्छ भनेदेखिलाई हिन्दू नै धर्म हामी बेसी पाउँछौँ यो होइन कि हिन्दू धर्मले मात्रै होड लिएर बसेको छ कि एउटा पाहाड चाहिँ अथवा हाम्रो हाम्रो दार्जिलिङ अथवा गोर्खाल्यान्ड टेरोटेरियल एडमिनिस्ट्रेसन हिन्दू धर्मले मात्रै होड लिएर बसेको होइन तर बेसी मात्रमा चाहिँ हामी यहाँनिर देख्न सक्छौँ कि हिन्दूहरू नै बस्ने गर्दछन् अन्य धर्मका जातिहरू पनि बसोबासो गर्दछन् जस्तै कि मुसलमान क्रिस्टियन क्रिस् बुद्धिस्टहरू यसरी अन्य धर्मकाहरू पनि बस्ने गर्दछन् तर तीमध्ये बेसी मात्रमा अथवा फैलिएर बसेका धर्म अथवा तीहरू भन्दा अधिक मात्रामा भएका धर्म चाहिँ हिन्दू नै छ जस्तो मलाई लाग्छ अनि यस क्षेत्रको कुन क्षेत्रमा कुन समुदायको बसोबासो पाइन्छ भन्दाखेरि भनौँ है एउटा हाम्रो पाहाड पाहाड मात्र नभएर हाम्रो राज्य नै एउटा हेऱ्यौँ भने फुलबारी जस्तै छ फुलबारी जस्तो चाहिँ मलाई किन लाग्छ भन्दाखेरि जसरी फुलबारीमा नानाथरीका फुलहरू नानाथरीका फुलहरूलाई यसरी राखेका हुन्छन् आआफ्नै सुन्दरतापरक उनीहरू फुलिरहेका हुन्छन् त्यस्तै त्यस्तै झैँ हाम्रो राज्यमा पनि नानाथरीका जनजाति अथवा धर्म संस्कृति आफ्नै आफ्नै धर्म र संस्कृति को पालन गर्दै अथवा उनीहरू त्यो आफ्नो आफ्नो संस्कृतिबाट हुर्किेएको आएको हुनाले गर्दाखेरि सबै थरीकोको छन् धर्मको मानिसहरू यहाँ बस्ने गर्दछन् र हाम्रो क्षेत्रको कुरा गर्नु पर्दाखेरि हाम्रो क्षेत्रमा पनि सबै ध सबै धर्म सबै समुदायकोहरू नै बसोबासिक बसोबास गर्ने गर्दछन् र तीमध्ये हाम्रो पाहाडमा चाहिँ विशेष गरी हाम्रो गोर्खा कम्युनिटी अथवा गोर्खा समुदाय नै बेसी मात्रामा हामी यहाँ पाउन सक्छौँ किनकि हामी पाहाडी जग्गा बङ् बङ्गाल राज्य अन्तर्गत पर्ने एउटा दार्जिलिङ कालिम्पोङ खरसाङ मिरिक एउटा पाहाडभित्र भएको कारणले गर्दा यहाँनिर पाहाडेहरू नै धेरै बस्ने गर्दछन् यो होइन कि पाहाडहरू मात्रै बस्नका निम्ति बनिएका यो जग्गा पाहाडेहरू मात्रै यहाँ बस्दैनन् उनीहरू मात्रै मतलब अन्य जात अन्य धर्मका मानिसहरू पनि यहाँ बस्ने गर्दछन् तर तीमध्ये हाम्रो पाहाडमा चाहिँ प्रायः जसो हाम्रो क्षेत्रमा चाहिँ प्रायः जसो नेपाली समुदायको मानिसहरू नै बेसी मात्रामा बस्छन् र हाम्रै पुर्खोली भाषा अथवा हाम्रो मौलिक भाषा नेपाली नै बोलीचाली गर्ने हामी यहाँ पाउन सक्छौँ